म चाहिँ प्रायःजस्तो है त्यो इन्टरनेटहरूभन्दा पनि प्रायःजस्तो ब्याङ्कबाटै पैसाहरू निकाल्ने डिपोजिटहरू गर्ने काम गर्छु र मलाई तै इन्टरनेटहरूबाट बाहिर यता उसबाट बाहिरबाट निकालेको छ भने तै अब पैसाहरू काटेको जस्तै लाग्छ आफ्नो एकाउन्टबाट र म चलाउँदिनँ है तर म जिपे पनि चलाउँछु तर पनि म इमर्जेन्सीहरूतिर परेको बेलामा खालि चलाउँछु प्रायःजस्तो चाहिँ म यस्तो ब्याङ्कहरूबाटै गएर निकाल्छु है त्यति